हजुर यहाँनिर धेरै लाइक नानीहरूको लागि यो छात्रवृत्तिहरू भन्ने छन् जस्तै लाइक स्वामी विवेकानन्द स्कोलरसिप छ अन्त ओएसएस स्कोलरसिप छ है कन्याश्री छ जुन चाहिँ केटीहरूको लागि हो एडुकेसन्स स्कोलरसिप्सहरू पाउँछ एडुकेसन्स लोनहरू पनि छ यहाँनिर छा महिला छात्राहरूको लागि पनि धेरै चिजहरू छ यहाँनिर जुन चाहिँ चाहिँ यो विद्यार्थीहरूले एकदमै सजिलोसँगले हासिल गरेर उनीहरूले पढाइ कम्प्लिट गर्न सक्नुहुनेछ